भारतमा खाना धेरै राम्रो छ भारतमा विभिन्न जाति धर्म संस्कृति अनि ठाउँको हिसाबले विभिन्न किसिमको खानाहरू पाइन्छ र दैनिक जीवनमा प्रयोग गरिएको केही लोकप्रिय व्यन्जनहरूमा हाम्रो नेपालीमा सेलरोटी गुन्द्रुकको अचार छुर्पीको अचार कालो दाल भात मोमो इत्यादि अनि मसलाहरूमा हर्दी पाउडर जिरा धनिया पाउडर कालो मरिचको धुलो तिलको धुलो आदि हुन्